खै अब हाम्रो त त्यस्तो पानीको सुविधाहरू त छैन गाउँ घरमा अब त्यही हामी त खेल्सा खाल्सीको पानीहरू नै तानेर खाने गरिरहेको छैँ अहिलेसम्म त्यस्तो अब पिएचईको अब त्यो उएसको पानीहरू त हाम्रो गाउँमा त अहिलेसम्म आइपुगेको छैन हामी त आफ्नो आफ्नो अब चा अब बारीहरूतिरै पलाएको पानीहरू अहिलेसम्म खाने गरेको छौँ र अहिलेसम्म त हाम्रो गाउँ घरमा त त्यस्तो पानीको सुविधाहरू त कहीँ पनि आएको छैन र त्यो ट्याङ्कीहरू त्यो पानीको पाइपहरू त कहीँ पनि हाम्रो गाउँमा चाहिँ अब त्यस्तो उयोहरू चाहिँ भएको छैन हामी त अब आफ्नै बारीहरूकै पानी अहिलेसम्म यो अब रुखहरूबाट उम् रुखको फेदबाट त्यस्तो उम्रेर आएको छ त्यही ठाउँबाट चाहिँ हामी आफ्नै पाइप लिएर तानेर आफ्नो आफ्नो घरमा त्यसरी खाने गर्दछौँ एक घरले अब एउटै पानी हामीले दुई तिन घर चार घरहरूले त्यसरी खाने गरेको छौँ अहिलेसम्म त हामी त्यस्तो सुविदा पानीको सुविधाहरू त केही पाएको छैन हाम्रो गाउँहरूमा त हामी त अहिलेसम्म त्यही आफ्नै बारीकै पानी खाएर अहिलेसम्म बसिरहेको छौँ